घोडचढी चाहिँ मलाई सानोमा बच्चामा हुँदाखेरि चढ्ने एकदमै सोख थियो र म डेलोमा गएर चढेँ र मलाई एकदमै राम्रो लाग्यो घोडामा घोडामा चढ्दा चाहिँ राम्रो नजारा यताउताको दृश्यहरू हेर्न पाइन्छ र स्वच्छ हावा पनि पाउँदछ र ट्रेभलहरू गर्दा ट्रेभलहरूमा गर्दा चाहिँ मलाई घोडचढी गर्दा चाहिँ एकदमै राम्रो लागेको थियो र त्यसमा